उन्नत स्वस्थ बिरुवाको उन्नत स्वास्थ्यको लागि चाहिँ अलिअलि चाहिँ आफैलाई पनि एक्सपिरियन्स छ बाजे बराज्यूदेखि नै खेती गर्दै आएको आफूले पनि देखेको अलिअलि गरेको पनि र पनि अहिलेको वातावरणले गर्दाखेरि पहिलाको तुलना पहिलाकोसँग तुलना गर्न मिल्दैन त्यसको लागि चाहिँ हाम्रो गाउँमा पिएचडी गरेर बस्नुहुने दाजु हुनुहुन्छ एग्रिकल्चर डिपार्टमेन्टमा काम गर्नुहुन्छ उहाँलाई पनि कहिँले कहीँ फोन गरेर सोधखोज गर्ने गर्छु अनि आफूलेभन्दा राम्रो खेती गरिरहेको गाउँको अरू उदाहरणहरू धेरै छन् हाम्रो गाउँ भनेको खेतीमै खेतीबाट नै आय गर्ने खेतीमै निर्भर भएर खेतीपाती गरेर साग सब्जी बेचेर नै आफ्नो जीविका आर्जन गर्ने गाउँ भएकोले गर्दाखेरि आफूभन्दा सिनियरहरू पहिल्यैदेखि खेतीपाती गर्दै आउनेहरूसँग पनि परामर्श लिन्छु अनि यसो नेटतिर पनि सोधखोज गर्छु हेर्छु कसो गर्दा के हुन्छ इन्टरनेटबाट पनि सहयोग लिन्छु यस्तै हो कति आफ्नो एक्सपिरियन्स कति अरूले गरेको कति पढालेखाबाट प्रयाक्टिकल लाइफबाट पनि धेरै सिक्न सकिन्छ यस्तै हो